मैले फर्स्ट पौडी खेल्नु साथीहरूबाट सिकेको थियो अन्त साथीहरूसँग जान्ने कुरो मलाई पौडी पौडी खेल्नु आउँथेन तर पनि साथीहरूले सिकायो अन्त जब मैले सकैँ हो अन्त मलाई पौडी खेल्न चाहिँ एकदमै मनपर्यो त्यहाँदेखि मलाई पौडी खेल्नु मैले मलाई पौडी खेल्नु एकदमै मनपर्यो र अन्त पौडी खेलेँ खेल्दा मलाई पौडी खेल्दा एकदम राम्रो लाग्यो अन्त मलाई पानीको फर्स्ट डर लाग्थ्यो त्यहाँदेखि खेल्दा खेल्दा आदत भयो आदत भइसकेर मलाई पानीदेखि डर लाग्यो डर लागेन हो अन्त पौडी चाहिँ मलाई एकदमै मनपर्यो खेल्नु अन्त त्यहाँदेखि म खेलेर सिकेपछि चाहिँ मैले पौडी पौडी पौडी मजाले खेल्नुसकेँ जस्तो जुनियर उयसमा पनि सकेँ मैले म पानीभित्र पसेपछि खेल्थ्यौँ आँखा बन्द गरेर मजाले पानीमा मतलब पानीमा हुन्थ्यो तबधरि मैले सक्थ्यो पौडी के साह्रो खेल्थ्यो मलाई पौडी चाहिँ एकदमै पौडी खेल्नु चाहिँ एकदमै मन पराउँथेँ हो अन्त पौडी खेल्नु चाहिँ मलाई साथीले फर्स्टमा सिकाएको थियो सिकाएको थियो अनि त्यो साथीहरूले सिकाएको मैले मलाई थाहा थियो अन्त त्यसले सेकेन्ड बादमा पनि पौडी खेल्नु जाँदा मैले पौडी खेल्न चाहिँ मजाले सकेँ अन्त साथीहरूले सिकाएको पौडी चाहिँ मलाई एकदमै मनपर्यो हो मलाई साथीहरू पनि मजाले खेल्थ्यो अन त्यसले मलाई पनि सिकाएको थियो मलाई पनि एकदमै मनपर्यो पौडी खेल्नु चाहिँ एकदमै मलाई मजा आयो अनि झन् साथीको जातै साथीहरूसँग खेल्दा पनि एकदम राम्रो लाग्यो हो मेरो साथी पनि मजाले खेल्थ्यो मलाई पनि मजाले सिकायो मैले पनि मजाले सिकेँ पानीदेखि म एकदमै डराइनँ हो